मैले यो कालिम्पोङमा दोकान गर्नुको अगाडि मेरो माता पितालाई सोधेँ तिमीहरू सल्लाह गर के गर्छौ आफू आफू गरि खानु पर्छ हामीले भनेर हुँदैन भन्नु भयो माता पिताहरूले अनि हामी सल्लाह गरेर आयौँ यो फतफते गोलाईमा धेरै दुःख पायौँ सानो दोकान सुरु गरेर आज बिताएको दस बाह्र वर्ष भयो चलिरहेकै छौँ यहाँ फतफते गोलाईमा हामी